हेलो प्रवेश सर हेलो प्रवेश सर हजुर सुन्दै छ त

सन्चै हुनु हुन्छ

हजुर म पनि सन्चै हो अन्त अहिले तपाईँको कोरोना काल चाहिँ कस्तो चल्दैछ लक डाउन चाहिँ जे पनि पनि सरकारी स्कुल पैसाहरू त पाउँदैछन् त सेलेरी आउँदैछन् त टाइम टाइममा होइन सर स्टुडेन्टहरूलाई पनि मेरो जुन चाहिँ नेपालीको सबजेक्ट थियो नि सर त्यसको सिलेबस कम्प्लिट गर्नुलाई अनलाइन क्लासहरू गरेको स्टुडेन्टहरू हुँदै हुन्न क्या तपाईँको तपाईँको

हजुर त्यो अनलाइन क्लासमा जोइन त गर्दोरहेछ हो सर नाम लिएर बोलाउँदाखेरि हुँदैन तपाईँको त्यस्तै गर्छ होला है

अब भन्नु पर्दाखेरि के भन्ने नि सर अब स्टुडेन्टहरूको अब बोर्डको एक्जामहरूमा चाहिँ स्टुडेन्टहरूलाई साह्रो पर्छन् त अनलाइन हुने भन्दै छ माध्यमिक एचएसहरू पनि हो अन्त कतिजना स्टुडेन्टहरूको अहिले पनि स्मार्ट फोनहरू छैन उनीहरूले क्लास लिनु सक्दैन हो अन्त धेरै कुरा प्रब्लम भइरहेको छ नेट नचलेर तपाईँको घरतिर सन्चै अन्त

भाउजू सबै सन्चै छ म पनि त्यहीँ फोन चलाउँदै जाँदा तपाईँको नम्बर देखेँ कि सर अन्त त्यही भएर तपाईँलाई कल गरेको नि अब यहाँको दोकानहरू बन्द भएर गाडीहरू बन्द भएर हो सौदा पानीहरू लिनु पनि जानु मुस्किल बिहान बिहानै कि बिहानै गएर बिहानै फर्किनु पर्छ कि राति राति लुकेर हिँड्नु पर्छ हो सर खोक्यो भने कोरोना भनिहाल्छ गाउँबस्ती अलि अलि गर्दै फिँजियो भन्छ जोरो आएकोलाई नि कोरोना भन्छ क्वारेन्टाइन हालिदिन्छ हो सर

हजुर मास्क सेनिटाइजरले कमायो नि सर यसपालि अन्त सबै नानीहरू ठिकै छ सर तपाईँको नानी त कति क्लास पो पढ्दै थियो सर क्लास एटमा है हजुर मेरो अब श्रीमती अहिले ऊ खाना बनाउँदैछ हौ हुन्छ यसो कोही कोही बेला यसो आउनु नि बरु हुन्छ सर हजुर सर

ए हाम्रो ए स्थिति त्यही हो यहाँ

अनि हुन्छ साथी सर बादमा यसो कन्ट्याक्टमा बस्दै गरौँ है स्कुलको विषयहरू लिएर यसो केही इन्फोरमेसनहरू पायो भने भन्नु होस् है हुन्छ सर विदा लिएँ है हुन्छ राखेँ है